हेलो प्रवेश भाइ तिमी कहाँ छौ हौ म भोलि दिल्ली जानुपर्नेछ अन्त तिमीले मलाई ठिकै टाइममा बागडोग्रासम्म पुऱ्याइदिन सक्छौ मलाई त ढिलो हुन्छ जस्तो भयो सक्छौ कि सक्दैनौ मलाई भनिहाल है फोन गरेर